हल्लो अँ साथी टोटोपाडा जाने भनेको हैन घुम्न

को को जाने ए अरू साथीहरूलाई भन्यो अनि त ए फोन गरिहाल न अनि त फोन गरिहाल त छिटो नभए तिनीहरू ढिलो पार्छन् त अहिले गएर कहिले आउने

त्यो उता हैन त्यो टोटोपाडा भन्ने त्यो मादरी हाटपट्टि हैन ए पार्क छ त्यहाँ ए त्यही त पार्कहरू जान कता तपाईँ फर्स्ट टाइम गएको अरूहरू त गएको होला नि त्यही त पर्सिका त गएको छ भन्दैथियो हो मलाई अब त्या गयो भने त ठिकै हुन्छ नभए हामी त चिन्दैन नि त गयो भने त्यो जान्छ हो ढुक्कै छ त्यहाँ गएर पार्क घुम्नुपर्छ यस्तै अब अहिले एघार बजेछ यस्तै एक बजेतिर गएर आज त्यहीँ बस्नुपर्छ होला केही भयो भने हैन भोलितिर आउनुपर्छ बिहानै ट्रेनमा कहाँ हो ट्रेनमा जानुपर्छ हौ त्यत्रो रिजर्भ भाडा कम्ती जान्छ क्या हो अँ भोलि आउनुपर्छ बरूभन्दा घुमेर अँ अँ भित्र त रिजर्भ गरेर जानुपर्छ तर आउँदाखेरि चाहिँ भोलि ट्रेनमा आउनुपर्छ एकदिन त्यतै बस्नुपर्छ त्यही त अँ त्यही त तिमी निकाल न तिम्रो पो पच्चिस हजार पसेको छ कन्याश्री कन्याश्री पसेको छ तिम्रो पच्चिस हजार बोक्नु हो त्यहाँबाट भइहाल्छ नि ल ल ल अँ